मैले चलाउने एप्लिकेसनहरू चाहिँ फेसबुक इन्सटाग्र्याम ह्वाट्सएप गुगल गुगल पे युट्युब हो है यो एपहरूले चाहिँ मलाई निकै हेल्प गराउँछ जस्तै ह्वाट्सएपमा म मेरो टाढो टाढो सानैदेखिको सँगै पढेको साथीहरू जो चाहिँ टाढो टाढो गएको छ काम गर्नु है मतलब फरेन कन्ट्रीहरू गएको छ तिनीहरूसँग म ह्वाट्सएपको द्वारा या मेसेन्जर फेसबुकको द्वारा म तिनीहरूसँग बोल्नु पाउँछु भिडियो कलहरू गर्न पाउँछु अनि त म एक्लै भएको बेलामा मसँग त्यसेरी कसै बोलिदियो भने म कसै बोलिदियो भने मेरो साथीहरूले मलाई एक्लोपन फिल हुँदैन त्यस्तो लाग्छ है अनि त जस्तै गुगलमा म के केहरू सर्चहरू गर्छु स्टडीहरू गर्नुको लागि है यो भनेको के हो यो सबै मिनिङहरू म गुगलमा खोज्छु अनि मैले नजानेको कुराहरू गुगलमा हेरेर पढ्छु है अनि त युट्युबमा म भिडियोजहरू हेर्छु अनि त म स्कुलमा नानीहरूलाई डान्स क्लास पनि गराउँछु अनि त युट्युबमा युट्युबबाट गानाहरू सर्च गरेर खोजेर है अनि त खोजेर चाहिँ म नानीहरूलाई आन्सरहरू सिकाउँछु यो एपहरू चाहिँ मलाई धेरै हेल्प गर्नुमा हेल्प गरेको छ अनि त यो एप एपको द्वाराले चाहिँ मलाई धेरै हेल्प पनि भएको छ जस्तै जिपे जिपेमा जिपेले गर्दाखेरि म हरेक कुरो हरेक समान हरेक अनलाइन पेमेन्ट गर्नु सक्छु जस्तै म मोबाइल रिचार्जहरू जिपेबाट गर्छु इलेक्ट्रिक बिलहरू टिभी रिचार्जहरू सबै जिपेबाट गर्छु अनि त मैले घरमा पैसा पठाउनु पर्यो र घरबाट मलाई पैसा पठाउनु पर्यो भने पनि म जिपे नै युज गर्छु के दोकानमा गएर केही कुरा खानुपर्यो भने पनि म जिपे नै युज गर्छु क्यास बोक्दिनँ है अहिलेको जमानामा क्यास त कसैले पनि बोक्दैन नि त त्यही भएर जिपेले गर्दा पनि मलाई धेरै हेल्प भइरहेको छ मेरो लाइफ मेरो लाइफमा अनि त फेसबुक फेसबुक चाहिँ अब यस्तो एउटा डिजिटल पेज हो जसमा कि अब हामीले दुनियाको सबै मान्छेको बारेमा या दुनियाको हरेक ठाउँको बारेमा हामीले पत्ता लाउनु या हेर्नु सक्छौँ है दुनियाको हरेक मान्छेसँग बोल्नु सक्छौँ फ्रेन्ड हुनु सक्छौँ नयाँ नयाँ साथीहरू बनाउनु सक्छौँ बात मारेर बात गर्नु सक्छौँ है अनि त आफूले नदेखेको कुरोहरू नसुनेको कुराहरू थाहा पाउँछौँ चाल पाउँछौँ यस्तो भनेको त यो पो रहेछ हो त्यस्तोहरू भनेर सबै कुरो थाहा पाउने गर्छौँ हामी यो इन्टरनेटको इन्टरनेटको जमानामा है इन्टरनेटले गर्दाखेरि चाहिँ मेरो लाइफ लाई धेरै सुविस्ता बनाइदिएको छ म घरमा बसी बसी सबै कुरो गर्नु सक्छु मगाउन सक्छु चिजहरू अनलाइन सपिङहरू म फोनबाटै गर्छु

प्लेस्टोर चाहिँ म युज गर्छु एपहरू डाउनलोड गर्नु लागि अनि त इन्सटाग्र्याम इन्सटाग्र्याममा चाहिँ अब अहिले त इन्सटाग्र्याममा त सबैजनाले भिडियोहरू बनाउँछ है भिडियोहरू बनाउँछ पोस्ट गर्छ अनि त त्यो चाहिँ त्यही भएर म पनि इन्सटाग्र्यामहरू चलाउँछु भिडियो त बनाउँदिनँ तर अरूको भिडियोहरू हेर्छु लाइक गर्छु आफ्नो फोटोहरू पोस्ट गर्छु है त्यति त्यता पनि मैले साथीहरू बनाएको छु मलाई राम्रो खुसी लाग्छ अब अनलाइनमा साथीहरूसँग बात मार्नु साथीहरूसँग अनलाइनमै भेटघाट गर्नु राम्रो लाग्छ मलाई